हजुर भन्नुहोस् हजुर हजुर ए यता त साह्रै राम्रो जग्गाहरू छ हामी भन्नुहोस् कुन चाहिँ जग्गा जानु इच्छा छ तपाईँलाई यता थुप्रै राम्रो राम्रो जग्गाहरू छ यहाँ टी गार्डनहरू छ अनि यता नेचर एक्सपिरियन्स पाउँछ अन्त यता आउनको लागि कसरी आउने के के सोचेको छ कसरी आउने भनेर केमा आउने यता हाम्रो यता कनेक्सन छ हो यता ट्राभल एजेन्सीबाट अन्त डिटेल्सहरू चाहियो क्या हौ अन्त डाइरेक्ट भयो भने हामी उता उता दिएपछि तपाईँहरूको तपाईँसँग तपाईँलाई कल आउँछ हो अनि तपाईँले उसलाई डिटेल भनेपछि अन्त कहाँ अब आउनुपर्छ त्यही यहाँसम्म डाइरेक्ट यहीँ छोडिदिन्छ हाम्रै हो भन्दा पनि हुन्छ राजा भातखावा राम्रो छ अन्त राइमटाङ डिउ पनि राम्रो छ त्यहाँ राम्रो खोलाहरू छ अन्त अगर त्यो सिटी एरियाबाट राम्रो पल्युसनहरूबाट त्यहाँ नोइजहरूबाट अलगै नेचर एक्सपिरियन्स चाहिएको छ भने चाहिँ यहाँ चाहिँ एकदमै राम्रो एक्सपिरियन्स पाउँछ मजाले नेचरसँग मजाले बसेर आफ्नो टा आफ्नो लोनली टाइम इस्पेन्ड गर्नुसक्छ आफ्नो फ्यामिलीहरूसँग पनि आउनुसक्छ अनि तपाईँहरू के कोसँग आउने भनेको साथीहरूसँग कि फ्यामिलीहरूसँग हाम्रो यहाँ भ्यानहरू पनि एभाइलेबल छ भ्यानहरूले पनि हुन्छ भ्यान नआउन खोज्दैछ कतिजना ए त्यसो भए नम्बर नोट गर्नुहोस् न म तपाईँलाई एसएमएस गरिदिन्छु है अन्त हुन्छ हुन्छ थ्याङ्क्यु